तपाईँको अब शिल्प क्षेत्रमा शिल्प क्षेत्रको तपाईँको कलालाई लिएर यसलाई तपाईँको उत्साह अझ दिनको लागि प्रोत्साहन अझ गराउनुको लागि चाहिँ अब के गर्दैछन् यता उताबाट भन्दा चाहिँ अब बस्तीबाट तपाईँको त्यति सामानहरू अब यो शिल्प बनाउनुको लागि लाग्ने गर्छ त्यहाँ उनीहरूलाई अझ तपाईँको यो छुट सब्सिडीहरू उनीहरूलाई अलिक दिने गरिन्छ र उनीहरूलाई अझ प्रोत्साहन गरिन्छ कि उनीहरूले त्यो सामानलाई चाहिँ अझ बनावोस् त्यो बाँसको तपाईँको केही अब घरतिर राख्ने सामानहरू हुन्छ जसलाई सजाउने सामानहरू अन्त उनीहरूले बनाउनेहरूलाई अझ राम्रो पैसा अब तपाईँको त्यसको तपाईँलाई के भन्नु दाम अझ राम्रो पावोस् भनेर उनीहरूलाई अब मेलाहरू राख्ने गरिन्छ दसैँको छेकमा यहाँ वर्षको बिचमा पनि धेरैवटा यस्तो मेलाहरू बनाइन्छ कि जसमा चाहिँ अब उनीहरूलाई ल्याएर राखिन्छ उनीहरूको आँखाकै अगाडि पनि त्यो बनाएर देखाउने गर्छ यो मेलाहरूको चाहिँ आयोजन धेरै गरिन्छ जसमा चाहिँ के यो हाम्रो यहाँ बनिएको सामान लाई चाहिँ अझ बढोत्तरी पावोस् भनेर चाहिँ उनीहरूले यस्तो चाहिँ गर्ने गरेका छन् मलाई जति थाहा भएको छ त्यो चाहिँ यहीहरू हो